मलाई हाम्रो हाम्रो क्षेत्रमा देखिने चराहरू चाहिँ विभिन्न प्रकारको छ र त्यसमा एकदमै जुरेली देख्न सक्नुहुनेछ ढुकुर देख्न सक्नुहुनेछ त्यहाँदेखि कोकोले देख्न पाउनुहुन्छ त्यहाँदेखि चिबे त्यहाँदेखि चाहिँ कालिस त्यहाँदेखि मजुर त्यहाँदेखि काग एकदमै खाल किसिमको देख्नु सक्नुहुन्छ ढोँडे कोइली र त्यसभित्रमा चाहिँ विभिन्न किसिमको छ तर मलाई एकदमै त्यसभित्रबाट चाहिँ मलाई एकदम मेरो मनबाट मनपर्ने चरा चाहिँ ढुकुर हो र ढुकुर चाहिँ किन यसो हेर्दा पनि ढुकुर चाहिँ मज्जाको हुन्छ र उनीहरू चाहिँ कहिले पनि एक्लै बस्दैन र उहाँहरूको चाहिँ आफ्नो आफ्नो एक एकवटा जोडी हुन्छै हुन्छ र उनीहरू चाहिँ एकदमै हेर्दा पनि एकदमै प्यारो देखिन्छ र साथै एकदमै सँगसँगै नै हुन्छ प्रायः जस्तो र सँगै बसी सँगै उडिरहेको हुन्छ र अर्को चाहिँ किन भन्दाखेरि चाहिँ ढुकुर चाहिँ एकदमै एकदमै सिधा चरा भनिने गर्छ र सिधा तर भित्रबाट चाहिँ चनाखो नै हुन्छ तर पनि यसो हेर्दा चाहिँ उसको आनीबानी हेर्दाखेरि चाहिँ एकदमै अरू चराभन्दा चाहिँ एकदमै सोझो सोझो र एकदमै प्यारो देखिन्छ र साथै प्रायः जस्तो यो सिजनमा चाहिँ ढुकुरहरू धेरै विघ्न पाइन देख्न पाइन्छ र कोही बेला घरहरूकै छानातिर आउँछ र एकदमै राम्रो देखिन्छ यसरी ढुकुरहरू घुरेको हेर्दाखेरि र केही खाने कुराहरू दिँदा पनि एकदमै टिनले टिपेर खाइदिन्छ र यसो हेर्दा नी त्यही कारणले गर्दा चाहिँ ढुकुर चाहिँ मलाई एकदमै मनपर्छ